पुरै पश्चिम बङ्गालमा भन्न त नसकिएला तर दार्जिलिङमा हामीले हाम्रो सांस्कृतिक सम्पदाहरूलाई धेरै नै धुमधाम तरिकाले मनाउने गरेका छौँ हामी माघे सङ्क्रान्ति बुद्ध जयन्ती क्रिस्मस दसैँ दिवाली सरस्वती पूजा मकर सङ्क्रान्ति सबै राम्रोसँगले राम्रो धुमधामले सबै मानिसहरू मिलेर एकजुट भएर मान्ने गर्छौँ अनि यता दार्जिलिङमा सबै कल्चरहरू एकजुट भएर हामी सबै सबै जातपात धर्मसर्म केही नभनीकिन सबै हामी आफ्नो सांस्कृतिक सम्पदाहरू राम्रोसँगले मनाउने गरेका छौँ